म चाहिँ के भने जस्तो कि केही सफा गर्नुपर्दा कुटी सानोसानो कुटे लिन्छु फुलबारी यो झारहरू उखाल्नु झारहरू मैलाधैला सब फ्याँक्नु सानो कुटे लिन्छु साह्रै झोड छ भने यहाँनिर छुरी लिन्छु या त कट्टी भन्छ अहिले हाम्रोमा त कट्टी नै भनिन्छ यहाँ चाहिँ लामो हुन्छ त्यसले फाँडफुँड गऱ्यो अन्त फ्याँकिदिन्छु र सफा बनाइदिन्छु यहाँ त अहिले हामी लौ त भनौँ भने हाम्रोमा त यहाँ त अहिले झारहरू पलाएको छैन सबै गोडेर फ्याँकिदिएको छु अहिले सफा देखिन्छ